अब यो मेरो धर्मको बारेमा भन्दाफेरि चाहिँ अब मलाई विशेष गरेर स्वास्थ्य सेवाबारे चाहिँ के भने अब पूजा पाठ गर्नाले अब हामी स्वास्थ्य अब साफसफाइ बस्छौँ होइन घरमा घरहरू साफसफाइ राख्छौँ अब यसै कारणले हामी बिमार हुन पर्दैनौँ र शारीरिक र मानसिक स्वास्थ्यको ख्याल चाहिँ अब हामीले यो पूजापाठ गर्दा कसरी राख्नुपर्छ भने चाहिँ अब शारीरिक त अब हामीले ब्रतहरू बस्दाखेरि अब एकदमै दुधहरू त लिनु पर्यो फलफुल अनि मानसिक मानसिक चाहिँ अब कसरी मानसिक चाहिँ स्वास्थ चाहिँ कसरी ठिक राख्नु सक्छौँ भने अब हामी पूजापाठ गर्दा ओम् ओमको उच्चारण गर्छौँ र एकदमै शान्ति मन अब दिमाग शान्ति हुनेगर्छ र मन पनि शान्ति हुनेगर्छ र यो विधिहरू जस्तै एम् हप्तामा एकदिन ब्रत बस्ने पूजापाठ गर्ने र ओम् ओम् अब उच्चारण गर्नाले चाहिँ अब हामी सबै मानसिक पनि अब स्वस्थ हुने गर्दछ